हेलो अनि म तपाईँ ट्राभल एजेन्सीबाट बोल्नुभएको होला है र मैले बिहान चाहिँ एउटा गाडी बुक गरेको थिएँ अनि त्यो चाहिँ मैले दार्जिलिङदेखिको खरसाङसम्मको लागि बुक गरेको थिएँ अनि मलाई फेरि सिलगढी पनि जानुपऱ्यो र मलाई त्यही गाडी नै तपाईँले गरिदिनु भयो भने धेरै राम्रो हुन्छ किनकि त्यो गाडीको ड्राइभिङ पनि एकदमै राम्रो रहेछ अनि ड्राइभर पनि धेरै फर्साइलो रहेछ र धेरै सजिलो प्रकारले उहाँले कुदाउनु हुँदोरहेछ उहाँको ड्राइभिङ पनि मलाई एकदमै मनपऱ्यो त्यस कारणले गर्दा के तपाईँले फेरि मलाई त्यो गाडी बुक गरिदिनु सक्नुहुन्छ